तपाईँ त्यहाँ तल उयसको बलिरामको दोकानको भाइ होइन तपाईँको दोकानमा मिठाईहरू के के भेराइटिस् छ हौ मिस्टी चाहिएको थियो मलाई कि अन्त यो मेरो घरमा म मेरो घरमा अलिकति त्यो बर्थडे एनिभर्सरी छ कि त्यसको लागि चाहिएको थियो अनि कसरी पिस गरेर दिनुहुन्छ गुडको चाहिँ चाहिएको थियो हौ मलाई तिन सौवटा जस्तो चाहिएको छ होइन त्यहीँबाट पिकअप गर्छु डेलिभेरी गरेको चाहिँ कति लिन्छ डेलिभेरी गरेको चार्ज पनि त लिन्छ होला नि त ए त्यसो भए डेलिभेरी गरिदिनुहोस् किनभने म आउनु भ्याउँदिन होला कि अन्त त्यो त्यो पैसा चाहिँ हामीले पछाडि लिएर पैसा दिँदा हुन्छ होला न् त अनलाइन पैसा त पैला एडभान्स पे त गर्नु पर्दैन होला ए हजुर त्यसो भए क्यासै दिन्छु हामी जुन दिन डेलिभेरी गर्नु हुन्छ त्यही दिन हामी पैसा दिन्छौँ है त ल तिन सौ पिस ल्याइदिनुहोस् न मेरो मार्च दस तारिखको लागि चाहिएको छ अँ हुन्छ म तपाईँलाई वाट्सएपमा एक्सेप्ट त्यो एड्रेस पठाइदिन्छु नि ल